हिजो अस्ति एउटा जुत्ता दामी किनेको थिएँ हो पन्ध्र सौ भन्दै थियो हजारमा मिलाएर ल्याएँ हो र एकदम फिटिङ दामी रहेछ स्याट्टिस लाग्यो मलाई पनि अब यता उता जाँदा पनि दामी हुँदा रहेछ है कता कता बजारतिर जाँदा पनि दामी लाग्यो मलाई चाहिँ